पश्चिम बङ्गालमा प्रमुख सङ्गीत र नृत्य उत्सवहरू विशेषतः शास्त्रीय लोक समकालीन सबै किसिमका नै छन् र नेपाली नृत्य खुकुरी नृत्य रवीन्द्र सङ्गीतहरू रहेका छन् भने दर्शकहरू प्रायः जातीय प्रेम संस्कृतिको जोगाडका लागि नै यसतर्फ आकर्षित हुने गर्दछन् र कतिपय ठाउँहरूमा मनोरञ्जनका लागि पनि यस्ता किसिमका सङ्गीत तथा नृत्यहरू गर्ने गरिन्छ